हुन त म पाहाडमै जन्मेँ पाहाडमै हुर्केँ तर पनि यादगार चढाइको अनुभव मलाई त्यति साह्रो छैन र पनि म एक समय हुनसक्छ दुई हजार सोह्रतिर होला म भुटान घुम्न गएको थिएँ र भुटानको पारो भन्ने सहरमा हामी घुम्न गएका थियौँ हामी तिनजना साथीहरू थियौँ र त्यहाँ जाँदा चाहिँ के भयो भने ताक्साङ भन्ने गुम्बा रहेछ त्यो चाहिँ पारो सहरदेखि चाहिँ धेरै नै माथि पाहाडमा रहेछ र त्यहाँ जानका लागि चाहिँ हामीले आधा घन्टाजस्तो गाडीमा गयौँ र त्यो जहाँ हामीलाई गाडीले छोडिदियो त्यहाँदेखि चाहिँ हामी झन्डै दुई घन्टाजस्तो हिँडेर चाहिँ पारो गुम्बा चाहिँ जानु पर्ने रहेछ र जहाँ हामीलाई गाडीले ओह्रालिदियो त्यो जग्गादेखि ताक्साङ गुम्बा देख्थ्यो तर धेरै नै माथि त्यहाँ कस्तो ताक्साङ गुम्बा चाहिँ कस्तो देख्थ्यो भन्दा चाहिँ त्यो चाहिँ अब चट्टानको पाहाडमा अलग्गै झुन्डाएर टाँसेर राखेको जस्तो देख्थ्यो र हामी जहाँदेखि हामीलाई गाडीले ओह्रालिदियो त्यहाँदेखि हामीले चढाइ सुरु गऱ्यौँ र अब पाहाडको बाटो उकालो नै हुन्छ र हामी तिनजना साथीहरू बात मार्दै गयौँ र त्यहाँनिर धेरै पर्यटकहरू फरेनरहरू पनि आउने गर्दोरहेछ र उनीहरू कति त अब वृद्ध अवस्थामा भएकाहरू पनि आउँदो रहेछन् र उनीहरू पनि हिँडेरै जाने गर्दो रहेछन् र कति चाहिँ जो हिँड्नु नसक्नेहरू चाहिँ त्यहाँनिर अब खच्चडको सुविधा रहेछ खच्चडमा चढेर जाने गर्दो रहेछ तर हामीले चाहिँ हिँडेरै जाने सल्लाह गऱ्यौँ र बिस्तारी हिँड्दै गयौँ हामी तिनजना साथीहरू र उकालो हिँड्दै जाँदा झन्डै दुई घन्टा जस्तो हिँडेपछि हामी एउटा जग्गामा पुग्यौँ जहाँदेखि चाहिँ ताक्साङ गुम्बा हाम्रो सिधा देख्थ्यो त्यहाँदेखि त्यो जग्गा चाहिँ फेरि यस्तो रहेछ कि त्यहाँदेखि ओह्रालो हेर्दा चाहिँ त्यो जहाँबाट हामीले चढाइ सुरु गरेको थियौँ त्यो जग्गाहरू देख्दो रहेछ र त्यहाँ भएको रूखहरू चाहिँ यति सानसाना देख्थ्यो त्यो चाहिँ किन भन्दा अब त्यो जग्गा चाहिँ एकदमै अग्लो भएको कारणले पनि हो त्यहाँ तलको रूखहरू धेरै सानो सानो देख्थ्यो र मलाई यस्तो लाग्थ्यो कि त्यो जग्गादेखि झऱ्यो भने चाहिँ अब आफ्नो शरीरको केही अङ्ग पनि नदेख्ने नभेट्टाउने भन्ने खालको पनि मलाई मलाई अब त्यस्तो लाग्यो र त्यो जग्गा पुगेपछि चाहिँ मलाई यस्तो मनमा पनि आयो कि अब यस्तो डर लाग्यो कि म त्याँदेखि अगाडि चाहिँ हिँड्नु सक्दिनँ किनभने त्यो जग्गा पुगेर चाहिँ हामी फेरि ओह्रालो लाग्नु पर्थ्यो त्यो चाहिँ कस्तो थियो भने त्यहाँ चाहिँ बाटो पनि त्यो चट्टानलाई नै काटेर बनाएको थियो र ओह्रालो जानु पर्थ्यो र त्यहाँदेखि बिस्तारै हामी ओह्रालो लाग्यौँ त्यहाँदेखि फेरि त्यो चट्टानको पाहाडलाई काटेर फेरि अर्को पाहाडमा चाहिँ त्यो ताक्साङ भन्ने गुम्बा थियो र त्यो अब त्यो पाहाडलाई काटेर उतापट्टिको पाहाडमा जानुको लागि चाहिँ हामीले एउटा छाँगालाई पनि पार गर्नु पर्थ्यो र जसको अब नजिकमा चाहिँ एउटा गुराँसको रुख पनि थियो र हामी बिस्तारी बिस्तारी गर्दै त्यो छाँगालाई पार गऱ्यौँ र त्यहाँदेखि झन्डै साठी सा साठी सिँढी जस्तो उग्लेपछि चाहिँ हामी ताक्साङ गुम्बा पुग्यौँ र हामी ताक्साङ गुम्बा पुग्यौँ र हामीले प्रार्थनाहरू गऱ्यौँ त्यहाँदेखि ताक्साङ गुम्बाको त्यहाँनिर खिर्कीमा गएर फेरि ओह्रालो हेर्दा म तर्सेँ पनि झसङ्गै भएँ किनभने त्यहाँदेखि तल हेर्दा चाहिँ एकदमै त्यही अब एकदमै उचाइमा थियो त्यही कारण तलको दृश्यहरू चाहिँ अब त्यहाँको रुखहरू चाहिँ एकदमै सानो सानो देख्थ्यो त्यहाँबाट झऱ्यो भने चाहिँ अब मलाई लाग्छ कि मान्छेको अब हड्डीहरू शरीरै चकनाचुर भएर जान्छ जस्तो लाग्यो र त्यो यात्राको त्यो चढाइको त्यो चढाइमा त्यो चढाइ गरिसकेर मैले के सिकेँ भन्दा जस्तो पनि डर होस् तर पनि त्यो डरलाई जित्नको लागि चाहिँ आफूले साहस गरेर बिस्तारी अगाडि बढ्नुपर्छ भन्ने मैले त्यहाँबाट त्यो चढाइबाट सिकेँ र मैले त्यहाँ चाहि आफ्नो डर लाई चाहिँ अब त्यो मलाई जुन चाहिँ एक्रोफोबिया छ जुन चाहिँ चाहिँ अब उचाइबाट डर लाग्ने त्यसलाई चाहिँ मैले अलिकति भए पनि जित्नुमा सक्षम भएँ जस्तो मलाई लाग्छ